मैले अस्ति अमेजनबाट एउटा टी सर्ट मगाएको थिएँ र त्यो टी सर्ट हेर्दाचाहिँ अनलाइन एकदमै कलरहरू मजाको साइजहरू पनि मजाको मलाई हुने खालको देखाएको थियो र अहिले यहाँ आइपुग्दा दुईदिन पछि आइपुग्दा त मैले लगाएर हेर्दा त त्यो साइजहरू पनि अलिकति मेरोभन्दा ओभर साइज ठुलो पाएँ र कलरहरू पनि एकदम डिसकलर भइसकेको उडे्को र एकदम यो प्रोडक्टदेखि चाहिँ म एकदमै असन्तुष्ट छु एकदमै मलाई ठिक लागेन